तपाईँ यहाँ बाग्राकोटको बजारमा यो डेटा बटुल्दै जाँदा भेटियो है तपाईँको आफ्नो माइत कहाँ हो अनि तपाईँले त्यो माइत कस्तो छ तपाईँको माइत कस्तो छ तपाईँले माइतमा कतिसम्म पढ्नु भयो अनि पढ्दाखेरि आफ्नो साथीहरू पुराना साथीहरूको याद तपाईँलाई आउँछ कि आउँदैन ती साथीहरू कस्ता थिए सर गुरुआमाहरूको याद लाग्छ तपाईँलाई ती सर गुरुआमाहरू कस्ता थिए अनि कसरी यहाँ आइपुग्नु भयो तपाईँको माइतको बारेमा पनि वर्ण वर्णन गरिदिनु होस् अनि यहाँ कसरी आइपुग्नु भयो त्यो पनि भनिदिनु होस् न मेरो माइत चाहिँ गोरुबथानको अम्बियोक टी गार्डन भन्नेमा पर्छ हो म यहाँ बिहा गरेर आएको चाहिँ अहिले पन्ध्र वर्ष कम्प्लिट भएर सोह्र वर्ष लाग्नुआँट्यो मेरो माइतमा आमा हुनुहुन्छ आप्पा हुनुहुन्छ दादा हुनुहुन्छ भाउजू हुनुहुन्छ अनि म त्यहीँको प्राइमेरी स्कुल पनि पढेको हो एकदमै राम्रो सुन्दर चियाबारी सानो गाउँ छ त्यहाँ स्कुलमा मेरो सरहरू हुनुहुन्थ्यो साथीहरू हो साथीहरूको एकदम बेसी याद आउँछ सानोमा सँगै खेलेकोओरेको सरहरूको पनि एकदम याद आउँछ सरहरूमा दुईजना सर मलाई पढाउने सरहरू दुईजना चाहिँ बितिसक्नु भयो धेरै वर्ष भयो उहाँहरू खस्नुभएको पाँच कम से कम पनि यस्तै आठ नौ वर्ष जस्तो भइसक्यो सरहरू बित्नुभयो दुईजना सरहरू अनि अरू सरहरू हुनुहुन्छ मेरो साथीहरू छ अझ अझै पनि म माइत गाउँ जाँदाखेरि म साथीहरूलाई भेटघाट गर्छु मेरो साथीहरू रोमन उमेश अर्पणा कविता शोभा रजनी अबिना यस्तो थुप्रै साथीहरू छ उनीहरूसँग अहिले पनि मेरो कन्ट्याक पनि भइरहन्छ कहिलेकाहीँ माइतमा यसो प्रोगाममा जाँदाखेरि म वहाँनिर उनीहरूसँग भेटघाट पनि हुन्छ अस्ति भर्खर बिहामा जाँदाखेरि पनि मेरो साथीहरूसँग भेट भयो भएको थियो होइन अनि त्यो पहिलाका स्कुल पढ्दाको खेलेको सबै बातचितहरू गरेँ एकदम रमाइलो लाग्यो धेरै माइतको याद आउँछ मेरो सानो भए पनि एकदमै सुन्दर गाउँ चियाबारीहरू छ घरदेखि आलिकति तलतिर फ्याक्ट्री छ चियाबारीको फ्याक्ट्री छ हस्पिटल छ त्यहाँदेखि अलिक मास्तिर मन्दिर छ अहिले नयाँ आइ लभ अम्बियोक भनेर लेखिएको एउटा मजाले बनाइएको छ त्यसको अलिकति तलतिर बुद्ध पार्क नयाँ बनिएको छ बुद्ध पार्क देखिको तल फेरि एउटा हाई स्कुल छ अम्बियोक हायर सेकेन्ड्री स्कुल ग्राउन्ड पनि छ त्यहाँ छेउमा ग्राउन्डमा एकदम राम्रो खेलकुदहरू भइरहन्छ त्यहाँनिर प्रायः सालैपछि नै फुटबलहरू हुन्छ कल्चर प्रोगामहरू पनि हुन्छ त्यहाँनिर क्रिकेट खेलाहरू हुन्छ कहिलेकाहीँ त्यहाँनिर सालमा एकपल्ट पूजा दुर्गापूजाहरू पनि मनाइन्छ त्यहाँनिर त्यहाँदेखि अलिकति मास्तिर पानीको ट्याङ्कीहरू छ त्यो पानीको ट्याङ्कीको छेउमा एउटा पिक्निक खेल्ने ठाउँ पनि छ पिक्निकहरू खेल्नु हामी त्यहाँ सानोमा एकदम बेसी त्यहाँनिर खेल्न जान्थ्यौँ एकदमै रमाइलो र प्यारो छ